हेलो हेलो ए हजुर भन्नुहोस् न अँ नयाँ जुत्ता ए नयाँ स्टक त निकै ल्याएँको छु नयाँ स्टोक भन्दा अहिले उयो नाइकास नाइकहरू नाइकास ट्याग छ जोर्डन भयो एयर मेक्स भयो त्यहाँदेखि भेन्सहरू कस्तो खालको चाहियो होला तपाईँलाई चाहिँ ए हजुर जोर्डन एयर एयर वानमा चाहिँ अहिले कलर चाहिँ तिनवटा मात्रै आएको छ हो अन्त तिनवटा भन्नुभयो भने अब एउटा रेड भयो एउटा ब्ल्याक भयो अन्त एउटा चाहिँ नेभी नेभी ब्लूमा छ अन्त प्राइस चाहिँ तपाईँको चार चार नभए फोर्टी फाइभ जस्तो चाहिँ पर्छ साइज हेरी हेरी ए प्राइस चाहिँ तपाईँको एउटा एउटा फोर भयो एउटा चाहिँ फोर्टी फाइभ हुन्छ अन्त तपाईँको यो लेगको साइज चाहिँ कति होला मलाई भनिराख्नुहोस् न अन्त

ए तपाईँ तपाईँ एकपल्ट मलाई भिजिट गर्नुहोस् न अन्त अन्त भेटेर कुरा गरौँ अब कति हुन्छ तपाईँलाई मनपर्यो भने भइहाल्छ त अन्त तपाईँ एकपल्ट आइदिनुहोस् न त उहाँहरूकोमा दोकानमा सपमा आइदिनुहोस् हो त्यहाँदेखि भइहाल्छ

ए हुन्छ हुन्छ हुन्छ मलाई यही नम्बरमा यही नम्बरमा यो कन्ट्याक्ट गर्दा भइहाल्छ नि हुन्छ हुन्छ